मैले बजारमा छुरी किनेको थिएँ अनि त्यो छुरी चाहिँ अब यत्ति राम्रो रहेछ मैले धेरै कुरोहरू त्यसले काटेँ सब्जी अथवा धेरै कुरोहरू त्योहरू काट्दाखेरि चाहिँ अब दामी लाग्ने रहेछ त्यस्तो धारिलो रहेछ त्यो चाहिँ मलाई पुरा मन पर्यो त्यो छुरी चाहिँ